मो रुस्तम अली र आज म के भन्न चाहन्छु भन्दा गाउँमा गाउँमा अब हामी गाउँ बस्तीतिर बिजुलीले प्रयोग गर्न सकिने विभिन्न कुराहरूको विषयमा चर्चा गर्न चाहन्छु है सो हामीले हेर्छौँ गाउँमा गाउँतिर बिजुली कोही बेला आउँछ कोही बेला आउँदैन निकै ठाउँतिर त बिजुली नै छैन तर बिजुली काटिन्छ आउँछ आउँदै जाँदै गर्छ है र गाउँमा हुन त सहरमा बिजुलीबिना रहन सक्दैन तर गाउँमा हामी त्यति बिजुलीमा निर्भर परेको छैन जस्तो लाग्छ है मलाई किनभन्दा अब हामी बिजु गाउँमा हेर्यो भने गाउँमा बेस गाउँमा अगर हामी हेर्यो भने ज्यादा जस्तो मान् ज्यादा जस्तो मानिसहरू चाहिँ गरिब हुन्छन् है चिया कमानमा काम गर्छन् उनीहरूको स्यालेरीहरू पनि कम्ती हुन्छ उनीहरूकोमा त्यति ज्यादा सुविस्ताहरू हुँदैन टेलिभिजनहरू ल्याउनु ओभनहरू लेउनु गिजरहरू लेउनु यो जुन चाहिँ अहिले नयाँनयाँ मसिनहरू जो कि मानिसहरू मानिसहरूलाई मानिसहरूको कामको मानिसहरूको काम कम्ती गर्छ त्यो चाहिँ अलिकति मतलब उनीहरूको आर्थिक व्यवस्था त्यति राम्रो हुँदैन ताकि उसले राम्ररी उनीहरू युज उनीहरूले त्यति भर पर्दैन बिजुलीमा तर अब हामी गाउँमा हेर्यो भने हामीले केके चाहिन्छ भन्दा बिजुलीको लागि अब गाउँमा फर्स्ट पहिलो त अब हामीलाई उज्यालो चाहिन्छ है उज्यालो चाहिन्छ हाम्रो नानीहरू छ अब गाउँमा नानीहरू पढ्नु पर्यो लाइट छैन भने सुविधाहरू हुँदैन सो फर्स्ट पढाइको लागि लाइट एकदमै महत्त्वपूर्ण चिज हो महत्त्वपूर्ण चिज हो खानापिना खानापिना बनाउनुहरूको लागि लु खानापिना त अगर गाउँको मानिसहरू त दुःखमा जिउँछ नै उनीहरूले धिप्री बत्तीहरू पनि बालेर बाल्छन् र एउटा त भयो हाम्रो पढाइसम्बन्धी यसको लागि चाहिँ हाम्रो बिजुली एकदमै ज्यादा इम्पोर्टेन्ट छ आजकल हामी हेर्छौँ अनलाइन क्लासहरू भयो अनलाइन क्लासहरू हुन्छ उ पनि अब हेर्यो भने हाम्रो मोबाइलले हुन्छ कोरोना कालमा हामीले अनलाइन क्लास गरिन्थ्यो र अब गाउँबस्तीमा गाउँबस्तीमा त्यति बिजुली आउँदैन र त्यो फोन चार्ज हुन सक्दैन र त्यसै कारण हामीले पढाइ पनि राम्ररी गर्न सक्दैनौँ है सो बिजुलीका बिजुलीका योहरू छन् र अरू हामी त गाउँमा त्यसो हामी गिजर वासिङ मिसिन्स हेर्न सक्दैनौँ है अगर यसो हेर्यो भने हामीले यसो हेर्यो भने अगर हामीले हेर्यो भने गाउँमा एकदुईजनाकोमा चाहिँ टेलिभिजन हुनसक्छ है सो बिजुलीले टेलिभिजन पनि चल्छ र गाउँहरूलाई त्यो हेल्प हुन्छ र अर्को चाहिँ के छ भन्दा सम्बन्धी चाहिँ हामी कृषिकार्यमा चाहिँ हामीले बिजुलीको के हेर्न सक्छ भन्दा अब हामीले हेर्यो भने अहिले जुन चाहिँ जलवायु छ जुन चाहिँ हाम्रो वातावरण छ त्यो हाम्रो लागि सात दिएको छैन है अब पानी पर्ने बेलामा पानी पर्दैन घाम लाग्ने बेलामा घाम लाग्दैन अब यता र उता भइरहेको छ सो त्यसै कारण चाहिँ अब हामीले अब जस्तो हामी खेती गर्दैछ भने हामीले पानीको लागि चाहिन्छ र त्यो समय पानी परेन भने हामीले बिजुलीको द्वारा मोटर युज गरिन्छ या फिर मेकानिकल जेनरेटरहरू पनि युज गरेर हामीले गर्न सकिन्छ अहिले त बिजुलीले गर्दा निकै मिसिन्सहरू आइसकेको छ निकै मेसिनहरू आइरहेको छ कृषि क्षेत्रमा पनि जो चाहिँ हामी बिजुलीले गर्दा प्रयोग हुन्छ र यसरी हामीले गाउँमा पनि बिजुली महत्त्वपूर्णै छ र हाम्रो यो अहिलेको जुन चाहिँ मसिनहरू जुन चाहिँ यन्त्रहरू आइरहेको छ उसले हाम्रो कृषि क्षेत्रमा धेरै धेरै कम्ती धेरै फाइदा पुर्याइरहेका छ